मैले बाल्यकालमा चाहिँ पोलेथिनहरू बटुलेर त्यसलाई चाहिँ बुनेर चाहिँ गोली बनाएर खेलेको सम्झना धेरै आउँछ हामीले त्यसरी नै जुगाड गरेर खेल्ने गर्थ्यौँ त्यो सम्झँदा चाहिँ मलाई साह्रै याद आउँछ